मेरो गाउँ चाहिँ कालिम्पोङ टाउनदेखि चाहिँ धेरै टाडोमा पर्छ र गाउँमा अब केही के के बिमार हुदाँखेरि के पर्दाखेरि अबो टाडो उयो हस्पिटल भएर ल्याउनु सकिँदैन र सजिलै गाउँमै बा ठुलो बडाहरूले ठुलो बोजूहरूले दबाईहरू गरिदिनुहुन्छ र केही बिमार हुदाँखेरि ठुलो बिमार हुदाँ त होइन त्यही साँपहरूले टोक्दाखेरि किराहरूले टोक्दाखेरि केही विषहरू लाग्दाखेरि सानोतिनो चोटहरू लाग्दाखेरि पनि गाउँमै दबाई गर्ने गर्छ गाउँमै केही जडीबुटीहरू केही दबाईहरू लाएर जङ्गली दबाईहरू मेथीहरू हौ त्यस्तै दबाईहरू लाएर जाती गर्ने गर्छ र साँपले ठुगेको खुनहरू निकाल्ने गर्छ र त्यही गाउँमै बिमारीहरू उयो गर्छ